मैले चाहिँ सानैदेखिन्को नै चराहरू हेरेको हो अनि त के भन्छ मलाई चाहिँ मेरो दिदीहरूले के अरे चराहरू हेर्थ्यो पुरा जान्थ्यो जङ्गल हैन अनि म पनि तिनीहरूसँग सानैदेखिन्को जान्थ्यो अनि त मैले हेऱ्यो अनि मजा लाग्यो मलाई चाहिँ हैन अनि त्यतिकै अहिले म हेर्छु डेली नै हेर्छु चारो छिट्छु हैन अनि मजाले छ्याप्पै बस्छ अनि म छोप्छु पनि कहिलेकाहीँ अनि फेरि म छोडिदिन्छु अनि त कतिले जङ्गलबाट तोता मतलब कि ल्याएको हुन्छ अनि म गएर तिनीहरूको कहिले कहिले त मैले छोडी पनि दिन्छु हैन मजाले कस्तो मतलब फ्रिडम तिनीहरूको जिन्दगी नै फ्रिडम नै फ्रिडमकै लागि नै हो तर मान्छेहरूले कैद गर्छ अनि मलाई त्योहरू चाहिँ मन पर्दैन अनि त मतलब कि मलाई चाहिँ अब त्यो चराहरूको कतिवटा गुण मन पर्छ कतिवटा गुण मन पर्दैन हैन चराहरूको गुण चाहिँ अब राम्रो छ अब हामी राति सुतेको बेला तिनीहरूले अलार्मको एउटा ऊ यो गर्छ यस्तै साढे तिन चार बज्ने बेलामा मजाले सबै चरा कराएपछि त्यो उठ्छ नि त त्यो अलार्मको काम गर्छ त्यसले हैन अनि त एकदमै दामी लाग्छ त्यो अनि नराम्रो गुण चाहिँ अब कहिले कहिले हामी चराको अब शीतलको लागि हामी त्यो गाछको फेदमा बसेको हुन्छ तर त्यो चराले अब टक्क हगिदिएर अब झन् टाउकोतिर ऊ योतिर हगिदिन्छ झन् अब हगेको राम्रो हैन भन्छ हैन त्यो अनि त अशुभ भन्छ त्यस्तो हैन त्यस्तोहरू चाहिँ मलाई चराको एकदमै मन पर्दैन राम्रो गुणहरू पनि धेरै छ चराहरूको हैन त्यसले अब चरा पनि मान्छे जस्तै बुझ्छ त्यसलाई अब पाल्यो भने अब तोता झन् मजाले हामी जे बोल्यो त्यो पनि त्यही मजाले बोल्छ हैन किनकि हाम्रो घरमा पनि छ तोता अनि त त्यसलाई जे भन्यो अब हामीले पूजा गर्दैछ भने पनि त्यसले त्यो पूजा पनि मजाले सुन्छ गर्छ पनि त्यसले हैन मलाई चाहिँ अब त्यही मन पर्छ चराकोहरू चाहिँ म अनि त हेर्नुहरू चाहिँ मैले मेरो दिदीहरूकोबाट नै सिकेको हो सानैदेखिन्को दिदी बाबा हाम्रो चाहिँ सबले नै हेर्थ्यो चरा चाहिँ